मलाई उत्तर भारतीयभन्दा पनि दक्षिण भारतीय इडली डोसा साम्बरहरू बनाउनु मन लाग्छ यो एउटा एक प्रकारको यो टेस्ट अमिलो भए तापनि तर यो इडली डोसाहरू एक प्रकारको आर्टिस्टिक लाग्छ कि अलिकिति हुनु त सजिलै छ होला जस्तो लाग्छ तर अलिक मेहनत गर्नु पर्ने र आर्टिस्टिक लाग्छ र यो महाद्विपीय खानाहरूमा चाहिँ धेरैभन्दा धेरै म चाहिँ यो सी फुडहरू बनाउन मन पर्छ है र किनभने हाम्रो यतातिर सी फुडहरू त्यस्तो धेरै हुँदैनन् सी फुडको नाममा हामीले खाएको भनेको अहिलेसम्म माछा र गङ्गटा मात्रै हो र मलाई चाहिँ त्यो महाद्विपीय खानाहरूमा चाहिँ एकदमै अरू अरू के के के के के के के बनाउनु मन परेको छ